त्यही हो अब मान्छेलाई मेन त अब टाइम मेन्टेन गर्नु पऱ्यो होइन अन्त प्लस त्यसमा अब यसै माछा मासु अण्डाहरू त्यस्तै अब भिटामिन कुराहरू खानु पऱ्यो त्यही हो वजन बढाउनुको लागि चाहिँ